परिवारमा चाहिँ पहिला चाहिँ जन्मेकोदेखि नै भेदभव सुरु हुने छोरालाई अर्कै ट्रिट छोरीलाई अर्कै ट्रिट अन्त अब छोराहरूलाई मात्रै स्कुल पठाउने छोराहरूले मात्रै जानोस् छोराहरूले मात्रै बुझोस् भन्ने खालको समाज थियो छोरीहरूलाई स्कुल पनि नपढाउने कतै बाहिर जानु नदिने अब कति हाम्रो बोजे बोजूले भन्दाखेरि त अब छोरीहरू पढ्यो भने पढेर लेख्नु पढ्नु जानिसके पछि चिट्ठी लेखेर बिहा गर्छ त्यस्तोहरू भन्ने अन्त अब कतिवटा ठाउँमा त रिमोट रिमोट एरियामा त अब अझै पनि भन्छ होला छोरीहरू पढ्यो काम गऱ्यो भनेको सुन्दाखेरि चाहिँ बोक्सीहरू भनेर त्यस्तो त्यस्तो नराम्रो नराम्रो कुराहरू गरेर अन्त खालि छोरालाई मात्रै छोरै मात्रै पढ्नु पर्ने छोराले मात्रै कमाएर ल्याउनु पर्ने छोराले मात्रै काम गर्नु पर्ने बाहिर छोरा मात्रै जानु पर्ने छोरीहरू चाहिँ काम नगर्नु चाहिँ होइन तर छोरीहरू चाहिँ छोराभन्दा चाहिँ अलिकति कम्ती नै जानोस् अलिक कम्ती नै अब कमाउनु पैसा रुपियाँमा पनि अलिकति कम्ती नै जे कुरामा पनि छोरीहरूलाई चाहिँ छोरादेखिको तल नै राख्नु खोज्ने जस्तै बुढाहरू काम गर्नु जान्छ काम गर्छ पैसा कमाउँछ छोरी मान्छे या बुढी कसैको बुढी चाहिँ घरमै बसेर खाना पिना बुढालाई सासु ससुरा नानीहरू स्याहार्नु त्यति मात्रै छोरीको काम चाहिँ अझै त्यही माथि त कतिजनाको बुढाहरू त मातेर झै झगडा गरेर बुढीलाई कुटेर तर पनि त्यो कुरा लिएर चाहिँ छोरी मान्छे चाहिँ कहिले माइतमा गएर भन्नु पनि नपाउने अब फर्के मैले यो बुढासँग बस्नु सक्दिनँ म फर्केर आउँछु भनेर भन्ने अधिकार पनि थिएन बुढालाई छोडेर जानु पनि नसक्ने अधिकार अन्त केही त्यो केही लाग्दैनथ्यो छोरी मान्छेको पहिला केही अधिकारै हुन्थेन उसको

बस्नै पर्ने फर्केर आफ्नो माइत घर जानु नपर्ने अब त्यस्तो खालको थियो पहिला तर अहिले चाहिँ धेरै नै एकदमै धेरै फरक भइसकिसक्यो त्यो बेलाको जमाना र अहिलेको जमाना अब त्यहाँदेखिको भन्दा चाहिँ अहिले चाहिँ छोराछोरी दुईजनालाई नै एकदमै बेस्ट एजुकेसन छोरा छोरा पनि छोरीभन्दा कमीको नहोस् छोरी पनि छोराभन्दा कमी नहोस् अब बराबरको छोराले जस्तो लाइफ स्टाइल बिताउँदैछ छोरीले पनि त्यस्तै बिताउनु पाउने त्यस्तो भइसकिसक्यो अहिले चाहिँ अहिले त अब बाबउ आमाहरू पनि धेरै सतर्क भइसक्यो कि होइन छोरीलाई पढाउनु पर्छ यस यसलाई बाहिरफेर पठाउनु पर्छ यसले पनि सिकोस् जानोस् ताकि भोलिको दिनमा यो कसैको गुलाम हुनु नपरोस् यसले अन्याय र अत्याचार सहेर बस्नु नपरोस् भोलिको दिनमा जसरी हामीले हाम्रो बाउ आमाले सहेर आयो त्यस्तो चाहिँ नहोस् मेरो छोरीलाई भनेर चाहिँ मान्छेहरूले अहिले धेरै छोरीहरूलाई पढाएर बढाएर यहाँसम्म कि यहाँको ठाउँको छोरीचेलीहरू दिदीबहिनीहरू चेन्नई दिल्ली बेङलोर मात्रै नभएर विदेशतिर गएर पनि कमाएर घरमा पैसा पठाएर घर हेरेर गर्नु थालिसकेको छ यहीँ बस्नेहरू पनि बुढा बुढी बराबरको काम गर्छ चाहे बुढाले कम्ती तलब पाओस् बुढीले बेसी पाओस् तर भए पनि मिलिमिली काम गरेर घर चलाउने त्यसले गर्दाखेरि इकोनमीमा पनि धेरै नै ब्यालेन्स हुँदो रहेछ जस्तै अब दुईजनै कमाउने भयो किनभने अहिले लाइफ स्टाइल हाम्रो महँगाई धेरै बढ्दै जाँदैछ त्यो अनुसार चाहिँ दुईजनै बुढा बुढी दुईजनै छोरा र छोरी मिलेर काम गर्दाखेरि चाहिँ अब घर परिवारलाई पनि चल्नु धेरै सजिलो भइरहेको छ अन्त अहिले चाहिँ त्यस्तो केही छैन कि तँ छोरी हो तँ पढ्नु हुँदैन तँ छोरी हो तैँले यो गर्नु पाउँदैनस् हामीले जुन केटा हेऱ्यो त्यहीसँग बिहा गर्नु पर्छ तैँले त्यस्तो पनि छैन अहिले छोरीहरू बिहा पनि आफ्नै हिसाबले योसँग मन मिल्छ कि त्योसँग मन मिल्छ कि मज्जाले छानेर टाइम लिएर यो पनि होइन कि चौध पन्ध्र वर्षमै बिहा गर्नु पर्छ भन्ने कर पनि छैन कानुनले पनि दिँदैन र उसले आफ्नोमा जब उ मेच्योर हुन्छ कि अँ म चाहिँ अब कसैको घरमा गएर मिलेर बस्नु सक्छु भन्ने हुन्छ तब चाहिँ उसले बिहा गर्नु सक्छ उसले त्यो स्टेप लिनु सक्छ कराकर पनि छैन बिहा गर्नै पर्छ होइन भने तेरो बहिनीको बिहा हुँदैन तेरो दिदीको बिहा हुँदैन तेरो भाइको बिहा हुँदैन यस्तोहरू केही छैन अहिले उहिले छोरी मान्छेले आफ्नै इच्छाले जे गर्नु मन लागे पनि बिहा गर्दै पढ्छु भन्दा पनि हुन्छ होइन भने काम गर्दै बिहा गरेर पनि म काम गर्छु भन्दा पनि हुन्छ अन्त चैँ धेरै नै एकदमै भास्ट डिफरेन्स भइहालेको छ पहिलाको लाइफ र अहिलेको लाइफ स्टाइलमा चाहिँ अन्त छोरी मान्छेहरूले चाहिँ अहिले चाहिँ अब सक्दिनँ हुँदैन म गर्नु सक्दिनँ बस्दिनँ भन्यो भने चाहिँ एकदम उ फ्रिली उसले आफ्नो डिसिजन लिनु सक्छ कसैले उसलाई उ माथि कसैको डिसिजन थोप्दैन उसले फ्रिली म यो गर्छु त्यो गर्दिनँ त्यो भन्नु सक्छ र अहिले धेरै नै संसारभरिकै अझै कतिवटा ठाउँहरू त्यस्तो होला जहाँ छोरी मान्छेलाई अलिकिति भए पनि अब छोरालाई भन्दाखेरि बेसी दबाएर राख्ने ठाउँहरू होला तर म्याकसिमम् चाहिँ मान्छेहरू एकदमै अब एड्भान्स भइसकेकोछ र छोरा र छोरीमा भेदभावहरू राख्नु चैाहिँ छोडिसकेकछ सम्मान सम्मानको जीवन बिताउनु थालिसकेको छ